हाम्रो दार्जिलिङ क्षेत्रको चुनौतीहरूको चाहिँ होमस्टे खोलिरहेको छन् हाम्रो पनि होमस्टे बनिँदैछन् कसै प पर्यटकहरू आउँछ आउँदैन केही थाहा हुँदैन र पनि आफ्नो कमाउनुको लागि होमस्टे बनाउँदैछौँ सबैजना गाउँवासीहरू यहाँ बनाउ होमस्टे बनाउँदैछ र

त्यत्ति कमाइ हुँदैन त्यस कारणले अलिअलि होमस्टे बनाउँदैछ

र होमस्टेको लागि सबैजना चुनौतीको लागि तयारी भइरहेको छ विकास गर्नुको लागि होमस्टे बनाइँदैछन्